है अब पिएम पोषण योजनाको बारेमा त अब है सुनेको हो हिजो अस्ति मात्रै लाग्छ है यो बारेमा सुनेको है र अब पहिला अब हिजो अस्ति चाहिँ अब है हामी पढ़दा है यो गर्दा हामीलाई स्कुलमा मिड डे मिल मिड डे मिल भनेर है दिन्थ्यो है हामीले खान्थ्यौँ है र अब अहिले चाहिँ अब पिएम पोषण चाहिँ अब केलाई भनेको रहेछ भन्दाखेरि चाहिँ अब जुन जुन अब गभर्मेन्ट स्कुल है र गभर्मेन्ट स्कुलको सँग अब जोडिएको अब है तिनीहरूलाई चाहिँ अब जुन चाहिँ स्कुलमा चाहिँ अब जुन चाहिँ अब स्कुलमा चाहिँ अब खानाहरू वितरण गर्छ है जस्तो कि मिड डे मिलकै भनौँ है मिड डे मिलहरू दिन्छ है र अब त्यो मिड डे मिल दिनेलाई चाहिँ अब पिएम पोषण भन्दोरहेछ त्यसलाई नै पिएम पोषण भन्छ है र अब यो चाहिँ एकदम अब भारतको चाहिँ एकदम राम्रो राम्रो स्किम हो राम्रो स्किम हो जसले चाहिँ अब हाम्रो स्कुल अब स्कुलको नानी है स्टुडेन्टहरूलाई चाहिँ सोचेर चाहिँ यो स्किम बनाएको